दार्जिलिङ जिल्ला विगतको वर्षहरूभन्दा धेरै परिवर्तन आएका छन् विगत वर्षहरूमा धेरै समयहरू थिए भने वर्तमान वर्षहरूमा धेरै सुविधाहरू आइसकेका छन् दार्जिलिङ जिल्लामा जस्तै गरी रोडहरू आइसकेका छन् गाउँ गाउँमा रोड पसिसकेका छन् अनि यसरी नै पर्यटन क्षेत्रमा धेरै होमस्टेहरू बनिने गरिएको छ धेरै टुरिज्म एउटा प्वाइन्टहरू बनिएको छ यी टुरिज्म प्वाइन्ट यी होमस्टेहरूले गर्दामा गाउँ ठाउँमा रहेको आम मानिसहरूको आर्थिक व्यवस्था भयो आर्थिक तन्त्र अलिक बडेर गएको छ यानि गाउँ ठाउँ दार्जिलिङ जिल्लाको गाउँ ठाउँको आर्थिक विकास गर्नु भनेको नै दार्जिलिङ जिल्लाको अर्थतन्त्र अलिक बडेर जानु हो त्यसर्थ विगत विगतका वर्षहरूमा धेरै परि धेरै परिवर्तन आइरहेको छन् अर्थतन्त्रमा शिक्षा क्षेत्रमा धेरै भव भवनहरू बनिसकेका छन् स सा धेरै शिक्षा विद्यालयहरू धेरै नयाँ नयाँ शिक्षा विद्यालयहरू बनिकसेको छन् जसबाट धेरै राम्रा राम्रा छात्रहरू पनि उत्पादन भइसकेका छन्